हामीहरूले यहाँ जुन बोटबिरुवाहरू रोप्नका लागि चाहिँ हामीले आआफ्नै गाउँ गाउँघरकै माटो चलाउने गर्छौँ अनि जङ्गलका त्यही मलमाटोहरू लिएर आएर रोप्ने गर्छौँ त्यहाँ गाईको मलहरू हालेर दबाईहरू चाहिँ हामी हाल्ने गर्दैनौँ है त्यसमा